मेरो हेराइमा चाहिँ एकजना राम्रो टुर टुर गाइड हुनु हुन्छ जसको नाम हो पेमा र उहाँले चाहिँ दार्जिलिङ क्षेत्रमा प्रायः जस्तो हरएक ठाउँबाट आउनु भएका पर्यटकहरूलाई उहाँले नै निर्देशन गर्ने गर्नु हुन्छ र उहाँले चाहिँ धेरै भाषाहरू पनि बोल्ने गर्नु हुन्छ हिन्दी भयो बङ्गला भयो अङ्ग्रेजी भयो अन्त तपाईँको दार्जिलिङ लोकल ल्याङवेजहरू नि बोल्नु हुन्छ तपाईँको माडबारी भयो तुवाले उर्दु हरएक भाषा नै उहाँले बुझ्नु हुन्छ र बोल्नु पनि हुन्छ र पर्यटकहरूलाई धेरै नै सुविधा पनि हुन्छ उहाँसँग उहाँको निर्देशकमा हिँड्न र उहाँले हरएक क्षेत्रमा नै लगेर एकदम राम्रोसँगले टुर गराइदिनु हुन्छ तपाईँहरूलाई एकदम धेरै सुबिस्ता पनि हुन्छ उहाँसँग एकदमै हुल उहाँहरू तपाईँहरू पर्यटकहरूसँग एकदमै मिलेर हिँड्ने गर्नु हुन्छ उहाँले ज्यादा मात्रामा फेयर पनि लिनु हुन्न उहाँको रेट अनुसार नै सबैलाई नै एउटै निःशुल्क रूपमा नै फेयर लिनु हुन्छ त्यसरी नै उहाँले दार्जिलिङ क्षेत्र मात्र नभएर दार्जिलिङ देखिको बाहिर सन्दक दार्जिलिङकै भित्रमा पर्ने जुन चाहिँ हिमालको छेउछाउ हुने सन्दकपुर भयो चित्रे भयो त्यहाँको पनि उहाँले एकदमै राम्रोसँगले तपाईँलाई गाइड गरेर लान सक्नु हुनेछ उहाँ तपाईँले उहाँलाई नै सम्पर्क गरेर उहाँसँग नै जानु भयो भने एकदमै असल रहनेछ र उहाँ जस्तो गाइड चाहिँ हजुरहरूले दार्जिलिङ क्षेत्रमा नै कहीँ पनि पाउनु हुन्न उहाँहरू तपाईँहरूले चाहिँ एकदमै अगाडि नै उहाँलाई फोन गरेर उहाँलाई जनाइराख्नु भयो भने चाहिँ उहाँ तपाईँहरूको निम्ति एकदमै फ्रि भएर त्यस दिनदेखि तपाईँहरूलाई कति दिनको टुर छ त्यसमा चाहिँ तपाईँहरूलाई एकदमै सुचारु रूपमा नै सुचारु रूपमा साथै अनि कम्ती खर्चमा नै तपाईँलाई भ्रमण गराइदिनु हुन्छ